मलाई यो धर्मको बारेमा चाहिँ साह्रै बेसी भन्नु चाहिँ आउँदैन है अब मलाई अब धर्मको बारे चाहिँ अब सामुदायिक सेवाहरू के के सिकाउँछ भने चाहिँ अब अब असहायहरूलाई सहायता दिनु गरिब दुःखीलाई होइन सहायता गर्नु यो धर्ममा अब यो ठुलो तँ सानो यसरी थ तपाईँको त्यो जातपात नछुट्याउनु है यसरी सबै एक अब एकजुट भएर बस्नु त्यो म ठुलो तँ सानो भएर होइन है अब अब त्यही त हो अलिअलि आफ्नो पढाइको क्षेत्रमा पनि धर्मले छुन्छ आ हाम्रो पढाइ मेरो पढाइको क्षेत्रमा हाम्रो पढाइको क्षेत्रमा अनि धर्मले चाहिँ आफ्नो वेशभाषा जो जोगाउने कुरा अब जोगाउने उयो गर्छ है आफ्नो भेष आफ्नो वेशभूषा भयो आफ्नो लुवाइखुवाइ आफ्नो रहनसहन बसोबासो अनि आफ्नो बोलीचाली छुटाउने गर्छ यो धर्मले चाहिँ अब त्यही हो